हेलो हेलो हजुर भन्नुहोस् म अनलाइन डेलिभरी फ्लिपकार्टबाट बोलेको के समस्या तपाईँले भन्नु सक्नुहुनेछ हजुर तपाईँले अनि तपाईँले

हजुर हजुर हजुर अनि तपाईँले कुन सामान चाहिँ तपाईँले अर्डर दिनु भएको थियो तपाईँको आइफोन जस्तो अब त्यो यस्तो हो कि तपाईँको अनलाइनको सामान चाहिँ यस्तो हुन्छ कि तपाईँले पे गरिसक्नु भएको यो सामान हो है अनि सबै कुरो तपाईँले पे गरिसकेपछि तपाईँको प्रोपरली तपाईँले त्यसको तपाईँ जुन जग्गा तपाईँले जुन फोन एप्सबाट तपाईँले अर्डर गर्नु भएको छ अनि त्यो अर्डरको मुनि तपाईँको तल कम्प्लेन एउटा तल कम्प्लेन बक्स छ त्यो कम्प्लेन बक्समा तपाईँले त्यहाँ गएर तपाईँले क्लिक गरिदिनुहोस् अनि त्यो कम्प्लेन बक्समा तपाईँले क्लिक गर्दाखेरि त्यसको साइडमा तपाईँको एउटा अप्सन देखाइन्छ अनि त्यस अप्सन तपाईँको रिप्लेस छ तपाईँको रिचेक छ तपाईँको रिटन ब्याक छ तपाईँले त्यसमा रिटन ब्याक तपाईँले रिटन ब्याक गर्नु पऱ्यो अनि त्यो त अब तपाईँको सामान खोलिएको छ र तपाईँले त्यसमा कुनै पनि डाउट लाग्दैछ भने यो फोनलाई सा के हो अथवा केही भएको छ भने चाहिँ हामी त्यो चाहिँ अब मेरो मेरो पर्सनल यो त मैले गरेको होइन यो त अब तपाईँको सामानलाई मैले कुनै पनि अफिसमा ल्याएर आएर मैले खोलेर हेरेको होइन जो तपाईँको सामानमा कम्पनीले जस्तो हामीलाई पठाएको हुन्छ त्यो सामान हामीले रिसिभ हामीले लिएर जस्ट हामी त एउटा रिटेलर मात्रै तपाईँले जस्ट कहिले लिएको सामानलाई हामीले रिसिभ गरेर तपाईँलाई हातमा दिलाई दिने मात्रै काम हो त्यसमा तपाईँले कम्प्लेन गर्नु त्यो सामान तपाईँले अनि त्यो सामान चाहिँ के गर्नुहोस् भने त्यसमा म तपाईँलाई अप्सन बताइदिँदैछु अनि त्यो अप्सनमा गएर तपाईँले फ्लिपकार्टको जो तल इनबक्सको मुनि गएर तपाईँले अर्डरको मुनि गएर कम्प्लेन बक्समा गएर तपाईँले कम्प्लेन जब हालेपछि त्यो तपाईँको सामानलाई फेरि तपाईँले भोलिकोभित्र तिन चार दिनभित्रमा तपाईँले मलाई दुई दिनभित्रमा तपाईँले मलाई रिटन गर्नु पऱ्यो त्यो सामान अनि तपाईँ मेरो अफिसमा आएर तपाईँ मेरो अफिसमा आएर तपाईँ भेट्नुहोस् मलाई अनि त म त्यस्मा ल्यापटपमा हेरेर तपाईँको फेरि म पनि कम्प्लेन दिएर रिटर्न ब्याक गरेपछि चाहिँ तपाईँको सामान जब फर्किन्छ जब वहाँ तिन दिनभित्रमा तपाईँको सामान पुगेपछि चौबिस घन्टाभित्रमा तपाईँकोमा पैसा रिब्याक हुन्छ नभए तपाईँले अर्को सामान कुनै पनि तपाईँले अर्डर दिनुसक्छ त्यसक रिप्लेसमा हुन्छ हुन्छ हुन्छ कल गर्नु भएकोमा थ्याङ्क यू